खाना पकाउँदा चाहिँ हामीले मेन चाहिँ अब ग्यासहरूको एकदमै ग्यासमा पकाउछ भने ग्यासको एकदमै राम्रो ख्याल गर्नुपर्छ त्यसको लिकेजहरू कताकता के के लिकेजहरू हुन्छ त्यसलाई एकदमै राम्रो ख्याल गर्नुपर्छ र हामीले त्यो त्यति नै